हेलो मलाई सुन्दैछौ ए अन्त कस्तो छौ तिमी अँ म पनि सन्चै थिएँ अँ नि अब नभ्याएर अहिले भर्खर भ्याएर तिमीलाई कल गरेको हो ए म अस्ति मात्रै आएको हो अब हाम्रो के भन्छ समर भ्याकेसन हुनुआँटेको थियो तिम्रो पनि अब हुन्छ होला हो ए अब तिमी समर भ्याकेसनमा त्यही के गर्छ हौ ए तिमीले ठिक ठाउँमा आयौ म पनि सोच्दै थिएँ हो तिमी म अन्त साथीहरू मिलेर त्यही माथि दार्जिलिङ ए यसो गई हेर्ने यसो समरमा अलिकति चिसो पनि होला अन्त त्यहाँको मौसमहरू पनि अलिक राम्रो हुन्छ होला के गर्ने जाने अँ दार्जिलिङ जाउँ न हौ यसो टोय ट्रेनहरूमा मजाले त्यसको उयो सफरहरू हामीले अझै त्यसको लाभ उठाउँ ए ल जाउँ न अन्त है म भनेपछि उयो टिकटहरू काटिराख्छु हो अन्त ए तिमी र म मात्रै हुँदैन नि हाम्रो अरू साथीहरू पनि हुन्छ कलेजको हो याङ्छेन निकिताहरू हो अँ सबैजना त्यही तर फाल्टो फाल्टो हुन्छ होला तलबाट अन्त उइसमा भेटौँ न जङ्सनमा भेटौँ हो अन्त सबैजना त्यहाँ जङ्सनबाट त्यही सिलगढी बाट त्यही सिधै दार्जिलिङ जाउँ त्योपछि त्यही त्यहाँ टोय ट्रेनमा चढौँ न अन्त त्यहाँको टिकटहरू काटिराख्छु हो ए भनेपछि यसै चार पाँच दिनको लागि जाउँ न अन्त लामो पनि छुट्टी हुँदैन हो फेरि एउटै जग्गामा कत्ति बस्नु अँ एक दिन त्यही टोय ट्रेनमा जाउँ अर्को दिन त्यही हामी जुहरू जाउँ त्यहाँको त्योपछि खानाहरू ट्राई गरौँ कस्तो कस्तो छ त्यहाँको मिठो छ भनेर सुनेको थिएँ आलु मोमोहरू अन्त चाउमिनहरू पनि मिठो पाउँछ सुनेको थिएँ त्यो खाउँ होटलहरूभन्दा पनि हामी उयो होमस्टेहरूतिर बसेको अलिकति राम्रो लाग्यो हौ मलाई होमस्टेमा अलिकति भए पनि सस्तो अन्त घर जस्तो खालके हामीलाई दिने दिने रहेछ महलहरू त्यही भएर त्यही हामी होमस्टेमा बसौँ न ल होटलहरू भन्दाखेरि अँ हुन्छ नि के भन्छ मेन बजार जुन छ त्योबाट अलिकति टाढो पुगेपछि त त्यहाँ दामी दामी छ होटलहरू ए होटलभन्दा पनि होमस्टेहरू हो त्यहाँ सबै सुविधा पनि पाइहाल्छ पाएन भने पनि यसो अलिकति बजार झर्दा पनि भइहाल्यो नि चिनाजाना भन्दा पनि पहिलाको एउटा साथी त्यहीँ थियो तर उसको नम्बर अब त लाग्छ कि लाग्दैन र म अब पनि एकपल्ट म उयो गरिहेर्छु नि ल सोधिखोजी गरिहेर्छु ए अँ तिमीले ठिक भन्यौ ठिक भन्यौ भोकभन्दा पनि हामीले खानाहरू त अलिकति प्याकेट लन्चहरू बोकेर जानुपर्छ होला हौ जाँदा फेरि ट्रेनतिर त अलिकति भोक लाग्छ होला हामीलाई निकै अँ नि त्यो त पहिलाबाट पनि अलिकति भए पनि चल्दैआएको त्यसमा अब हामी पनि चढ्नुपर्छ तर त्यो के भन्छ टोय ट्रेनको त एकदमै मैले ज्यादै पैसा सुनेको थिएँ त गाडी भाडा त अँ अरूभन्दा त धेरै महँगो रहेछ होइन होइन मैले सुनेको छु कि लोकल टुरिस्ट सबैलाई एउटै भाडा लिँदोरहेछ हो अन्त के भन्छ एकजनाको यस्तै पन्ध्र सौहरू लि चार्ज गर्छ भनेपछि त्यो पनि अलिकति कम्ती उइसको लागि पनि डिस्टेन्सको लागि पनि दार्जिलिङबाट सिलगढीसम्म हामी जङ्सन जहाँ जान्छु त्यहाँको त त्यति अरे पन्ध्र सौ अरे ए ल ल त्यसो गरौँ न त मजाले घुम्नु पनि हुन्छ अँ त्यो त हो लाग्नु त लाग्छ ए अँ अँ ल त्यसो भए के भन्छ ट्रेनहरूको अब कहिलेतिर बुकिङ हुन्छ हो त्यसको के भन्छ डेट आएपछि त्यही म तिमीलाई भन्छु चाँडै नै हो तिमी के भन्छ मेरो कल चाहिँ पर्खन ए अँ अँँ ल ल ल त्यसै गर्छु नि म ए ल मलाई पनि खुसी लाग्यो ल